नमस्कार हजुर हजुर क्वालिटी त अब हेरिहेरि हुन्छ अब दाम चाहिँ त्यही हो क्वालिटी अनुसारकै दाम हुन्छ होइन र राम्रो क्वालिटीमा छ दस पन्ध्र सौको पनि पाँच सौदेखि उँभोको क्वालिटीको छ हजुर हजुर चोध सौ पन्ध्र सौसम्मको हजुर राम्रो गर्नुहुन्छ

डस्काउन्ट तपाईँको सयकडामा फाइभ पर्सेन्टसम्म हुन्छ फाइभ पर्सेन्टसम्म चाहिँ

डिस्काउन्ट पाइन्छ हजुर हजुर हजुर अरू वार खुल्लै हुन्छ आइतवार चाहिँ बन्द हुन्छ आइतवार छोडेर आउन सक्नुहुन्छ ह हजुर हजुर क्वालिटीमै छ हजुर कम्प्लेन छैन किनभने अब सामान क्वालिटीमा भएकोले गर्दाखेरि होइन त्यति बिग्रिने उयो छैन कम्प्लेन साह्रै भएको छैन अहिलेसम्म त हजुर हजुर हजुर